आज मैले जुन मेरो एउटा स्थानीय स्थानमा मेरो एउटा अचानक एउटा मिटिङ डाकेको थिएँ मिटिङमा चाहिँ आज मैले जुन एउटा मिटिङ चाहिँ एउटा को लागि चाहिँ एउटा टाढो जानु परेको थियो त्यसले गर्दा मैले एउटा क्याब अथवा मैले एउटा कुनै पनि एउटा ट्याक्सी रिजर्भ गरेको थिएँ मैले र ट्याक्सी रिजर्भ गर्दाखेरि चाहिँ उयो ट्याक्सी चाहिँ कुनै पनि एउटा एउटा ठिक समयमा नआएको न नआउनाले गर्दाखेरि उसलाई चाहिँ मेले रद्द गर्नु पर्यो र प्रत्येक कतिवटा कुरोमा मलाई एउटा असुविधा नि भएको थियो उसलाई उसको घर निकै टाढो थियो टाढोबाट उसलाई आउनु निकै ढिलो हुने थियो उसलाई त्यसले गर्दाखेरि चाहिँ म त्यो ट्याक्सीको उहाँ जुन चालक हुनु हुन्थ्यो उहाँलाई चाहिँ मैले एउटा न आइदिनु होस् भनेर चाहिँ मैले एउटा निवेदन गरेको थिएँ र जुन मेरो मिटिङमा चाहिँ आफै नै गएर म मेरो मिटिङ पनि गरेँ र मैले जुन क्याब मैले जुन एउटा चालकलाई जुन एउटा न आउने जुन जुन उहाँको चाहिँ एउटा घरको अवस्थाले पनि घरको परिस्थितिले गर्दा उहाँलाई एउटा आउनु पनि कुनै एउटा छिटो आउने उसको एउटा हुन सकेन भ्याउनु भएन त्यसले गर्दा उहाँलाई अलिक ढिलो हुनाले गर्दा चाहिँ उहाँको एउटा मैले ट्याक्सीलाई चाहिँ मैले एउटा रद्द गरिदिएँ र उसलाई चाहिँ मैले एउटा कुनै पनि उसकोबाट चाहिँ मैले चाहिँ उहाँको गाडीमा गएर पिक अप छिटो छिटो भनौँ छिटो म आफ्नो स्थानमा आफ्नो मिटिङ जगामा छिटो पुग्न सक्छु भनेर चाहिँ मैले सोचेको थिएँ त्यो चिज चाहिँ नहुँदाखेरि चाहिँ मैले जुन उहाँको एउटा ट्याक्सीलाई चाहिँ मैले एउटा रद्द गरेँ नआइदिनु होस् भनेर चाहिँ मैले उसलाई निवेदन गरेर उहाँ एउटा आउन सकेन जस्तो उहाँको घरको अवस्थाले गर्दा बिमार हुनाले गर्दाखेरि चाहिँ उहाँले एउटा आउनु नसक्दा चाहिँ म कुनै प्रयासमा चाहिँ एउटा म कुनै रिसाउने भन्ने छुइनँ उहाँको परिस्थिति बुझेर चाहिँ मैले एउटा आफ्नो मिटिङमा चाहिँ मैले विना एउटा ट्याक्सीमा हिँडेर भए पनि गएर आफ्नो मिटिङ एटेन्ड गरेँ र उहाँलाई एउटा कुनै कुरोको एउटा उहाँ मेरोबाट कुनै मन दुःख नहोस् उहाँलाई मैले एउटा धोका दिएँ भनेर उहाँ एउटा नरिसाइदिनु होस् भनेर मैले एउटा बिन्ती पनि गरेर मैले उहाँलाई भने